नमस्कार म सरोज छेत्री बोल्दैछु भर्खरै मात्र तपाईँहरूको एजेन्सीको गाडीमा चढेको थिएँ गाडी नम्बर डब्लुबी सेभेन फोर एयू वान फोर एट नाइन यो गाडी नम्बर यो गाडीमा चढेको थिएँ मेरो यात्रा थियो सिलगढीदेखि कालिम्पोङ र गाडी त अब तपाईँको पोर्टलमा एकदमै राम्रो देखाएको थियो फिडब्याकहरू पनि राम्रो थियो सबै कुरो तर जब म चढेँ गाडीको कन्डिसन हेरेँ गाडी एकदमै पुरानो आयो अन्त जब म चढेँ गाडीको जुन इन्टिरियर थियो सिटहरू फाटेको गाडी कम्फोर्टेबल थिएन गाडीको मेन्टेनेन्स एकदमै खराब गाडी बजिरहेको थियो चाँचाँ र चुँचुँ चाँइक चुँइक गर्ने बज्ने अन्त गाडीको एक त हर्न पनि थिएन अब हिली एरिया तपाईँको गोलाई गोलाई नै पछि हर्न बजाउनुपर्ने हर्न थिएन हौ त्यसले गर्दाखेरि एकदमै खतरा महसुस गरेँ मैले आफूले आफूलाई खतरामा भएको महसुस गरेँ र ड्राइभर पनि त्यस्तो राम्रो लागेन मलाई ड्राइभरको चलाइ पनि एकदमै मनपरेन बिचमा एकपल्ट हामीले हिँड्दा हिँड्दा गाडीको मेन्टेनेन्स राम्रो नभएर होला टायर पनि राम्रो थिएन एकदम घसिएको टायर थियो त्यसले गर्दाखेरि पम्चर भयो पम्चरले गर्दा हाम्रो समय पनि व्यर्थ भयो त्यसले गर्दाखेरि हामीलाई एकदमै असुविधा झेल्न पायौँ बाटोमा बाटोमा ड्राइभरले एकदम राम्रो बोलीवचन पनि थिएन राम्रो लागेन ड्राइभरले मलाई चाहिँ अब लाग्यो रक्सी खाएर गाडी चलाएको जस्तो खालके पनि महसुस गरेँ मलाई खाएको थियो थिएन त्यो त अब थाहा छैन होइन त्यस्तो खालके महसुस गरेँ र अन्य अन्यमा अब तपाईँहरूले यसको विरुद्ध के कार्वाही गर्नु किनभने हामीले जे असुविधा झेल्न पायौँ त्यस्तो अरूले चाहिँ असुविधा नझेलोस् भन्ने चाहन्छु